मार्सल आर्टको सांस्कृतिक अनि ऐतिहासिक महत्त्व वर्णन गर्नुभन्दा मार्सल आर्ट नै एउटा कल्चरको रिप्रेजेन्टेसन हो जैसे कि अब अरिजिनेसन अफ अल मार्सल आर्ट भन्छ यो कलरियापयट्टु हो जुन चाहिँ चाहिँ एउटा इन्डियन मार्सल आर्ट हो जसबाट चाहिँ छुटिएर सबै मार्सल आर्ट बनिएको हो भन्छ सो कलरियापयट्टुमा जुन चाहिँ मुभ्सहरू त्यो डल्लै कल्चरसित रिलेटेड छ जो चाहिँ नर्म्स र ट्रेडिसन छ

हामीलाई साउथ कोरियन कल्चरको बारेमा निक्कै नै सिकायो लाइक यो भाषाहरू भयो हामीले यहीँ बसेर अरूको भाषाहरू सिक्यो अरूको भाषामा गन्नु सिक्यो लाइक हाम्रो नक्आउट हुँदा रेफ्रीले गन्छ लाइक उताकै भाषामा गनिन्छ सो हामीले सिक्नु पनि करै लाग्यो सो त्यही कारणले गर्दाखेरि यो कल्चरलाई प्रमोट गर्नु पनि एउटा मार्सल आर्टले प्रमोट गरिन्छ र मार्सल आर्टको एउटा ऐतिहासिक महत्त्व भनेको तपाईँको मार्सल आर्ट भनेको अङ्ग रक्षण या आफ्नो सेल्फ डिफेन्स सेल्फ डिफेन्सको लागि पनि मार्सल आर्ट निक्कै नै युज भयो र मैले तपाईँको यो जुन चाहिँ कलरियापयट्टु भनेँ योे मार्सल आर्ट चाहिँ मोस्टली बादमा चाइनामा गयो र मङ्सहरूले आफ्नो सेल्फ डिफेन्सको लागि युज गर्यो जब तिनीहरू ट्राभल गर्थ्यो या यतादेखि उता जान्थ्यो डाकुहरूले लुट्नु खोज्थ्यो तिनीहरूलाई सो त्यसको लागि पनि तिनीहरूले मार्सल आर्ट सिक्दै गयो र त्यसरी नै तिनीहरू चाइनामा अहिले सौलिन टेम्पल त्यसरी नै बनिएको छ सो त्यसले पनि चाइनिस कल्चरलाई अलिक प्रमोट गर्दैछ र त्यसरी नै अरू मार्सल आर्टहरूले पनि जुन जुन देशमा गएर जुन जुन मार्सल आर्ट बनिँदै गयो त्यो मार्सल आर्टले पनि आफ्नो आफ्नो देशको कल्चर संस्कृति जति पनि भयो त्यो प्रमोट गर्दै गयो अझै अझै फैलाउँदै गयो